मलाई मेरो मनपर्ने खाना पिजा हो अनि मलाई पिजा धेरै मनपर्छ मलाई पहिल्यैदेखि पिजा मनपर्छ अनि म यो पिजा बार क्याफेमा गएर खान चाहन्छु घरमा त्यत्ति धेरै टेस्ट लाग्दैन अनि पिजा बार क्याफेहरूतिर चाहिँ जान मनपर्छ साथीभाइहरूसँग खानु मनपर्छ मैले धेरैपल्ट पिजाहरू खाएको त्यही भएर मलाई पहिल्यैदेखिको यो पिजा पिजा बर्गरहरू उयो सेन्डविच यो पहिल्यैदेखि मनपर्छ अनि मलाई यो खानाहरू घरमा पनि खानु मनपर्छ अनि पिजा बारमा पनि मनपर्छ कसैको केही भयो भने पनि म विशेष त पिजा नै खान्छु मलाई पिजा धेरै मनपर्छ

मलाई पिजाभरिमा धेरै मनपर्ने भनेको चाहिँ चिकेन पिजा मनपर्छ अन्त म यो पिजा धेरैपल्ट खाएको छु पनि पिजा बारतिर बाहिर बाहिर गएर पनि खाएको छु धेरैचोटि अनि त्यही भएर मलाई यस पिजा धेरै मनपर्छ